मैले एउटा अनलाइनमा सामान मगाएको थिएँ कस्तो खालको प्याक गरेको प्याक गर्नु पनि जान्दैन क्या हो घिनैलाग्दो छ्या कस्तो राम्रोसँगले कभर गरिदिनु न खालि उयस मात्रै गरिराखेछ त्यसमा गत्ताले मात्रै कभर गरिरहेको छ म यो रिटर्न गर्छु फेरि मलाई अर्को राम्ररी प्याक गरेर पठ रिटर्न गरिदिनुहोस्